अहिलेको आधुनिक चिजहरूले धेरै प्रकारको प्रभावहरू त गर्दछ तर अहिलेको युथ्सहरूलाई गर्दछ त्यो ओल्ड एजहरू हुँदछ तिनीहरूलाई धेरै प्रकारको प्रभावहरू हुँदछ लाइक हामी फोनहरू चलाउँदा जब एउटा एज भएको बाजेबोजूले जब फोनहरू हेर्दछ तिनीहरूको आँखामा प्रभाव पर्दछ साथै यो गाडीघोडाद्वारा निस्किएको पोल्युसनहरूले पनि उनीहरूलाई धेरै प्रकारको सास लिनुको निम्ति अप्ठ्यारो साथै हामी साउन्ड पोल्युसनमा हेर्यौँ भने टेक्नोलोजी म्युजिक बक्सहरूले पनि हामीले त हामीलाई सुन्नुमा असल लाग्दछ तर त्यो साउन्डहरूले एज भएको बाजेबोजूहरूलाई हार्टमा प्रब्लम सुन्नुमा अलिक प्रब्लमहरू हुँदछ साथै हामी बाइक हरू चलाएर बाटोतिर हामी कसैलाई हेरौँ भने हामीले बाइक स्पिड चलाउँछौँ तर बुढो जो बाजेबोजूहरू हुन्छ उहाँहरूलाई बाटोतिर हिँड्नमा जुन आवाज हुन्छ साउन्ड पोल्युसन साथै जुन एयर पोल्युसन तिनीहरूले प्रभाव गर्दछ र धेरै थोकहरूले लाइक घरमा युज गर्ने हामी समानहरू जस्तै कि हामी पङ्खाहरू हेर्छौँ पङ्खातिर हामी हामी त हाम्रो जिउले त्यो सहँदछ तर जो एज भएको बाजेबोजूहरू हुँदछ उहाँहरूलाई पङ्खाको चिसो हावाले धेरै प्रकारको हार्मफुल जिउ दुख्नु शरीरमा रोगहरू लाग्नु एसीको हावाहरूले तिनीहरूलाई स्वास्थ्यले पनि फिजिकल्ली पनि तिनीहरूलाई अनफिटहरू पार्दछ र कतिवटा थोकहरूले तिनीहरूलाई हिँड्नुडुल्नुमा पनि खराबी कुरोहरू गर्दछ